उत्तर भारत र दक्षिण भारतका मुख्य सांस्कृतिक भिन्नताहरू के के हुन् भने पहिलो त हाम्रो भाषामा नै भिन्नता रहन्छ अनि त्यसपछि खानपिन खानपिनमा पनि अब हाम्रो उत्तर भारतकोले धेरै मसला भएको सब्जीहरू खानु मन गर्छ तर दक्षिण भारतकोले धेरै अमिलो चिजहरू खानु मन गर्छ जस् जस्तै कि साम्बार रसम भयो अनि त्यसपछि लुगा फाटा लुगा फाटामा पनि हाम्रो उत्तर भारतकोले धोती त हैन सर्ट प्यान्टहरू लाउनु पसन्द गर्छ तर अब हाम्रो दक्षिण भारतकोले तिनीहरूको गरम भएको हुनाले तिनीहरूले धोती कुर्ताहरू लाउनु पसन्द गर्छ